खेतीहरूको बारेमा त अब सबै कुरो नै मनपर्छ नि पहिलादेखि नै अब गरिल्याएकोहरू धान धेरै धेरै धान फलाउँथ्यौँ मकै फलाउँथ्यौँ बर्षभरि खानु पुग्थ्यो अनि अहिले त अब त्यही बल पाखुरी घटेको हुनाले मान्छे नपाइएको हुनाले अन्त साह्रै खेती कमाइ लगाइन्दैन बजारे त्यही क्यामिकल मिसिएको के के जाति खाइन्छ अब शरीरमा नि बल तागत पनि साह्रै लाग्दैन कि लाग्छ कि अब त्यो त अब न पेटै मात्रै भराइन्छ कि त्यो भएर अब त्यो भन्दा त आफ्नै खेती कमाइ खानु नै राम्रो हो अनि धान फलाउँथ्यौँ निकै नै आठ दस मुरि फलाउँथ्यौँ मकै फल्थ्यो त्यही पचास साठी भारी जस्तो त्यसमा अलिअलि बजारे ल्याएर मिसाउँदै खाँदा त वर्षभरि पुग्थ्यो अहिले त अब त्योहरू त धेरै घट्दै गयो छोड्दै लग्यो अन्त के गर्नु र मान्छे पनि साह्रै अहिले त पाउँदैन खेती कमाइ लगाउनु रोजगारी पनि महँगो त्यही भएर अब अलिअलि कम्ती कम्ती लगाउँछौँ प्राय जस्तो धान कोदो मकै नै हाम्रो त बेस हो पुरानो बस्तीकै हाम्रै मल मुतले फलाएको यस्तै राम्रो लाग्छ